अब मेरो भन्नु पर्दा चाहिँ सांस्कृतिक सम्बन्धी कलाहरू त केही छैन तर अब हाम्रो संस्कृतिको अब कपडा सामग्रीहरू चाहिँ त्यही अब ढाका टोपी भयो गुनिउँ चोली भयो चौबन्दी चोलोहरू भयो अनि त्यही शिरबन्दीहरू त्यहीहरू छ अनि लेप्चामा भन्नु पर्दा चाहिँ डुम डुम्प्रा हो अनि जुन चाहिँ अब लेप्चाको मेन ड्रेस हो जुन चाहिँ अब मल्टी कलर अब ले बनिएको हुन्छ हातले बनाएको लुगा त्यसलाई अब उयो पनि भन्छ जुन चाहिँ अब कम्मरमा बाँध्छ त्यसलाई चाहिँ ग्यातुङमो पनि भन्छ है अनि अर्नामेन्ट्सहरू भन्नु पर्दा चाहिँ सामग्री भन्नु पर्दा चाहिँ अब नाककोलाई चाहिँ नामचोक भन्छ हो अनि नेकलेस भयो हो नेक नेकलेसलाई चाहिँ ल्याक भन्छ अनि ग्यार चाहिँ तपाईँको हातको पहि पहिरन पहिरन गर्ने ब्रेसलेटहरू भयो त्यति चाहिँ हुन्छ अनि चौबन्दी चोलोसँग चाहिँ तपाईँको शिरबन्दी भयो हो अनि तपाईँको लाछा लगाउनु सक्नु हुन्छ